हेलो भाइ यो ताज बेकरी हो सुन न अअघि मैले तिमीलाई त्यो बिहान केकको अर्डर गरेको थिएँ नि अनि त्यो केक चाहिँ मलाई अहिले नपर्ने भयो हो अनि बादमा म तिमीलाई कल गर्छु कि मलाई जुन दिन चाहिन्छ हो त्यो दिन म तिमीलाई फोन गर्छु हेर न अचानक एमर्जेन्सी परेर म बाहिर जानु पर्यो हो अनि बाहिर अहिले म बाहिर छु कि भाइ अँ सुन्दैछु सुन्दैछु तिमीले भनेको कुरा र म तिमीलाई चाहिएपछि कल गर्छु नि हुँदैन होइन होइन सुन न अब तिमीले त्यो गर्नु त गरेछौ मैले पनि अर्डर गरेकै हो ठिकै हो कुरा त होइन तर अब अहिले अलिकति म एमर्जेन्सी पर्यो नि त भाइ ठिकै छ केही छैन बादमा म तिमीलाई ऊ यो गरिदिन्छु नि त म तिमीलाई मेरो मोबाइल नम्बर दिइराख्छु होइन म्यासेज गगरिदिन्छु मोबाइल त्यसमा ऊ गर न त तिमीले मलाई कन्ट्याक्ट गर न त हुँदैन ओके भाइ ओके ओके